कार्यस्थलमा कोही बेला झगडाहरू भइहाल्यो भने पनि कठिन परिस्थिति आइहालेछ भने पनि म चाहिँ जतिसक्दो मिलाउने नै कोसिस गर्छु किनभने अब मिस्क पर्सन अब जससँग उयो हुँदैछ झगडा हुँदैछ होइन उसलाई त पुरा रिस उठिरहेको हुन्छ नराम्रो वचनहरू पनि भन्छ के के भन्छ तर जतिसक्दो चाहिँ म चाहिँ त्यहाँनिर शान्त भएर नै बस्नु मन पराउँछु किनभने म शान्त स्वभावको नै छु मलाई थाहा छ होइन सबैजना त्यस्तो हुँदैन तर म त आफ्नो रिस कन्ट्रोल गर्नसक्छु त्यही भएर म शान्त भएर नै बस्छु अनि पछि गएर चाहिँ उसलाई सम्झाउने नै कोसिस गर्छु यस्तो होइन त्यस्तो होइन तिमीले यस्तो रिस नगर उस्तो नगर भनेर चाहिँ म त्यहाँ सम्झाउने नै कोसिस गर्छु किनभने मलाई त्यति बेसी रिस पनि उठ्दैन भनौँ भने म एकदमै एकदमै अब कस्तो शान्त स्वभावको छु किनभने अब म स्प्रिउचलपट्टि पनि छु अलिकति मेडिटेसनहरू पनि गर्छु त्यही भएर अभियस्ली अब मलाई त त्यस्तो रिस त उठ्ने कुरा आएन अनि छेउछाउको साथीभाइहरूलाई नि म सम्झाउने बुझाउने कोसिस गर्छु